हाम्रो बाख्राकोटमा चाहिँ कलेजहरू भनेको छैन हो कलेजहरू चाहिँ हामी मालबजारमा जानुपर्छ पाठ्यक्रम अध्ययनको लागि हामीले नेपाली इङ्ग्लिस बङ्गला हिन्दी मिडियमहरू पढ्न पाइन्छ र थप अध्ययनको लागि चाहिँ हामी यहाँ हाम्रा यता वरिपरिमा काहीँ पनि छैनन् हामी बाहिरै जानुपर्छ सिलगढीहरूमै जानुपर्छ र अझै त्यहाँदेखिको धेरै थप अध्ययनको लागि त झन् हामी बाहिर बाहिरै जानुपर्छ दिल्ली जस्तो कि दिल्ली बिहारहरूतिर जानुपर्छ हामी गएर पढ्नुपर्छ नजिकै कलेजहरूमा चाहिँ हामी नै जहाँसम्मको पाठ्यक्रमहरू शिक्षाहरू पढ्नु सकिन्छ त्यहाँसम्म त हामी सक्छौँ त्यहाँदेखिको उता हाम्रो यहाँ वरिपरिमा हामीले सजिलैको लागि चाहिँ हाम्रा छैनन् यहाँनिर मालबजारमा पनि छैन ओद्लाबाडीमा पनि छैन र बाग्राकोटमा पनि छैन हामी जानुको लागि चाहिँ सिलगडी जानुपर्छ थप अध्ययनको लागि युनिभर्सिटीहरू सिक्नुपऱ्यो भने एमएको लागि या फिर त्यहाँदेखिको अझै बेसी पढ्नु परे बिएडहरू गर्नुपऱ्यो भने हामीले अनलाइन गर्नुपऱ्यो कि त आफै वहीँ गएर होस्टेलहरूमा बसेर गर्नुपर्छ